होटेल म्यानेजर बोल्नुभएको होइन तपाईँ डाँफे मुनाल ए मेरो रुम अलिकति पुरै मैला भएछ कि यहाँनिर त्यो पहिला बस्ने गेस्टहरू पनि पुरा मैला गरेछ हो अन्त यहाँनिर त पुरा मैला गनाउँदैछ त्यहीमाथि नानीले पनि अलिकति मैला त्यो के के छरेर झन् मैला गऱ्यो हो अन्त तपाईँको कोही स्टाफहरू त हुन्छ सफा गर्नुको लागि पठाइदिनुहोस् हजुर मेरो निरज निरज मुखिया हजुर हजुर हजुर अघि म आएको कति तपाईँको दुई घन्टाहरू भयो आएर बसेको तपाईँको होटलमा बसेको तपाईँहरूको होटेलको एकदम राम्रो रहेछ कि भित्र रुमहरू पनि भित्र रहेछ राम्रो रहेछ यता वारिपारि पनि हिमालहरू पनि मजाले देखिँदो रहेछ तर अलिकति तपाईँहरूले रुम सर्भिसिङ अलिकति गर्नु हुँदैन क्या हौ ए

साह्रै मैला रहेछ र नानीले त्यो के खाने कुरा पनि त्यहीँनिर फ्याँकिरहेको हो अन्त मैला गर्छ त्यो टिपेर खान्छ भनेर नि म त ऊ ता नेपालको तपाईँको बिर्तामोडबाट आएको आइडीहरू बुझाएको छ हजुर

त्यो हाम्रो उताको त्यो निर्वाचनबाट दिने पर्चाहरू पनि बुझाएको छु नि तपाईँ तपईँहरूले त्यो बुझाउनु भनेको थियो नि कपीहरू त्यो सबै बुझाएको छौँ हजुर के त्यस्तो अहिले झमेला छ र त्यस्तो कागज पत्रको ए हजुर हजुर ए हजुर हजुर हा त्यही हुन्छ भनेर हामीले पनि कागज पत्र त डल्लै त्यो जेरक्स कपीहरू लिएर बोकेको छौँ हजुर हजुर हजुर अरू अरू होटलतिर बसिहाल्यो भने पनि चाहिन्छ नि त्यो

हजुर हजुर हजुर हजुर हुन्छ त त्यसो भने तपाईँले त्यो सर्भिसमेनलाई त्यो सफाइको लागि चाहिँ पठाइदिनुहोस् न हुन्छ हुन्छ रुम नम्बर तपईँको चार